होइन ड्राइभर साथी र मैले के गर्ने तपाईँ अब मेरोमा त्यति ब्यालेन्स नै थिएन हो पैसा थिएन गुगल पे गरिदिन्छु तपाईँलाई ल तपाईँलाई मेरो पुर्याउनु भयो घरको छेउको अगाडि होइन उठाइदिनु भयो होइन म तपाईँलाई गुगल पे गर्छु नरिसाउनु होस् ल म तपाईँलाई गुगल पेद्वारा पेमेन्ट गरिदिन्छु